पश्चिम बङ्गालमा चाहिँ कल्चरहरू थुप्रै छ हो तर हाम्रो मात्रै कुरा गर्यौँ भने चाहिँ हाम्रो गाउँमा चाहिँ आदिवासी नेपाली बङ्गाली यही मुसलमान अ अन्त बिहारीहरू छ हो अन्त उनीहरूको कल्चरको कुरा गर्नुपर्यो भने चाहिँ मुस्लिमहरूको चाहिँ हुन्छ ईद मनाउँछ मुस्लिमहरूले अन्त हामी चाहिँ दसैँ तिहार नेपालीहरूले चाहिँ दसैँ तिहार मनाउँछ अन्त आदिवासीहरूले चाहिँ छठपूजाहरू मनाउँछ हो अन्त अन्त बिहारीहरूले चाहिँ दुर्गापूजाहरू यस्तोहरू मनाउँछ हामीहरूले पनि नेपालीहरूले पनि मनाउँछ तर नेपालीको कल्चर नेपालीको कल्चर कल्चरल कल्चरल ड्रेस चाहिँ एकदमै राम्रो हुन्छ हो अन्त आदिवासीहरूको पनि कल्चर राम्रै हुन्छ तर तर नेपालीहरूको जस्तै कल्चर कल्चरको ड्रेसहरू एकदम आदिवासीहरूको जस्तो हुँदैन तर पनि राम्रो नै हुन्छ तर नेपालीको चाहिँ मलाई कल्चरल ड्रेस ड्रेसहरू नै एकदमै मनपर्छ अन्त मलाई हाम्रो गाउँको हाम्रो यता कालचिनी कालचिनीको त्यो ए कालचिनीको कल्चरल ड्रेस कालचिनीको हाम्रो गाउँको नि कल्चरल कल्चरल ड्रेसहरू एकदमै राम्रो हुन्छ अन्त नेपालीहरूले बुद्ध जयन्तीहरू पनि त्यस्तोहरू सबै मनाउँछ अन्त मलाई मनपर्ने चाहिँ एकदमै राम्रो हो बुद्ध जयन्ती हाम्रो कल्चरल पश्चिम संंस्कृति तर नेपालीको संस्कृति चाहिँ एकदमै राम्रो लाग्छ हो अन्त कल्चरलको कुरा गर्यो भने कल्चरल भन्दा नेपाली कल्चरल एकदमै राम्रो हुन्छ प्रोग्रामहरू पनि त्यसैले यति म यति नै भन्न चाहन्छु धन्यवाद